हेलो हजुर भन्नुहोस् हजुर हो त हजुर हजुर हजुर हजुर ए तपाईँहरू कतिजना आउनुहुँदैछ

हुन्छ तपाईँको सिङ्गल बेडको तपाईँको यहाँनिर एउटा रुम हुन्छ तपाईँको डबल बेडको अर्को रूम हुन्छ तपाईँको सिङ्गलको फाल्टै चार्ज हुन्छ तपाईँको डबलको फाल्टै चार्ज हुन्छ जस्तै पर डे यहाँनिर छ थाउजन्ड रुपिस सिङ्गलको डबलको तपाईँको टु थाउजन्ड रुपिस छ तपाईँलाई तर यदि एक हप्ताको लागि हो भने हामी प्राइस अलिक घटाइदिन्छौैँ घटाएर तपाईँको तपाईँको कति दिनको भन्नुभयो हजुर तपाईँको अर्को फ्यामिली हजुर अर्को फ्यामिली प्याकेज पनि हुन्छ कि त्यसमा चाहिँ तपाईँको रुम अटाच हुन्छ अर्को फाल्टो रुम पनि अटाच हुन्छ अनि तपाईँले यो चाहिँ तपाईँको तपाईँको ब्रेकफस्ट तपाईँको लन्च र तपाईँको डिनर गरेर चाहिँ तिनवटा मिल गरेर अनि तपाईँको बेड टेन डेजको लागि तपाईँको ट्वेन्टी थाउजन्डभित्र आइपुग्छ हजुर एकदमै रिजनेबल हो नि अहिले तपाईँको ज्यादा सनी पनि छैन ज्यादा तपाईँको कोल्ड पनि छैन तपाईँ अहिले माइल्ड छ भनौँ न बिचको छ तपाईँले कोही बेला तपाईँलाई यता रेनी हुनसक्छ र तपाईँले कृपया एउटा छाता चाहिँ लिएर आउनुपर्ने हुन्छ हजुर एकदमै ठिक समय हो अहिले एकदमै ठिक समय हो तपाईँले अहिले आउनुभयो भने तपाईँ अहिले अरू बेलाको सिजनमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ तपाईँको सबैको प्राइस एकदमै ज्यादा बढाइदिन्छ अहिले चाहिँ तपाईँ रिजनेबल प्राइसमै पाउनुहुन्छ जस्तै हाम्रो सिजनको टाइममा यो ट्वेन्टीको जुन प्याकेज छ नि त्यो थर्टी पुग्छ अन्त अहिले आउनुभयो भने चाहिँ तपाईँलाई ट्वेन्टीहरू पर्छ त्यस्तो त्यस्तो केही छैन छैन अहिले त्यस्तो केही छैन नि हुन्छ हजुर हजुर एकदमै हुन्छ कल गर्नुहोस् न तपाईँले हुन्छ हुन्छ हुन्छ